अँ गरिबी हुनु चाहिँ अब एक प्रकारले बाधै जस्तो लाग्छ होइन किनभने चाहिँ अब धनी मान्छेहरूलाई होइन पैसा रुपियाँ भएकोहरूले त अब जुनै डक्टर र है जस्तो ठुलो हस्पिटलमा पनि लगेर होइन अब बिरामीलाई जाती बनाउन सक्छ होइन तर गरिबीकोमा चाहिँ अब त्यो उनीहरूकोमा क्षमता हुँदैन पैसा रुपियाँ हुँदैन होइन त्यही कारणले गर्दा चाहिँ गरिबहरूको गरिबीहरूको लागि पनि अब गाउँ ठाउँमा डिस्पेन्सरी होइन एम्बुलेन्सहरू हुनु चाहिँ अब जरूरी छ जस्तो मलाई लाग्छ